हेलो यो रौनक रेस्टुरेन्ट हो यहाँ के के पाइन्छ होला मलाई खाना चाहिएको थियो कि अनि मलाई चिकन दाल हो अनि चाउमिन पनि हुन्छ भने मलाई छिटोभन्दा छिटो पठाइदिनुहुन्छ किनभने मलाई अहिले दुई बजीसम्ममा पठाइदिनुहोस् न ल र के सुविधाहरू छ तपाईँहरूको रेस्टुरेन्टमा